अब दिउँसोको खानामा चाहिँ हामीले यहाँ चाहिँ भात दाल सब्जीहरू खान्छौँ अनि रातिको खानामा हेर्यो भने चाहिँ हामीले राति चाहिँ भात ज्यादा खादिनौँ हामी रोटी खान्छौँ रोटी सब्जीहरू खान्छौँ कोही बेला थुक्पाहरू खान्छौँ अब मम पनि खान्छौँ तर कोही कोही बेला खान्छौँ दिउँसोको खानामा चाहिँ हामीले युजल्ली भातै प्रिफर गर्छौँ किनकि दिउँसोको भात खाँदाखेरि चाहिँ हामीलाई जब हामी त्यो भातहरू खाएर कामहरू गर्छौँ त्यसले मजाले पचाउँछ अनि राति चाहिँ हामी जति सक्दो हल्का खान्छौँ किनकि हामी खाने बित्तिकै सुतिहाल्छौँ त्यस कारणले गर्दाखेरि चाहिँ हामी रातिको खानामा चाहिँ रोटी नै चलाउँछौँ